हेलो अँ भन्नुहोस् हेलो अँ सुन्दैछु म गौतम क्याब ड्राइभर हजुर भन्नुहोस् न हजुर हजुर हजुर

हजुर हजुर हजुर

हजुर हजुर ए तपाईँ कालिम्पोङमै हुनुहुन्छ कि आउनेवाला हुनुहुन्छ ए तपाईँ यसो गर्नुहोस् न कालिम्पोङ त आइरहनु भएको होला पहिला है तपाईँ कालिम् ए हजुर हजुर तपाईँ पहिला कालिम्पोङ बजार आउनुहोस् बजार आएपछि चाहिँ अब यहाँ हाम्रो दुईवटा पोइन्ट छ त्यो दुईवटा एउटा डेलो भयो जहाँ चाहिँ पानीको रिजर्भ भयो टुरिस्ट स्पट छ अर्को चाहिँ झन्डै बजारदेखि सात किलोमीटर जति टाढो पर्छ त्यो चाहिँ माथि अलगढा जाने बाटोमा पऱ्यो अनि दुर्पिन चाहिँ बजारदेखि उकालो जहाँ चाहिँ त्यो आर्मी क्याम्प पनि छ त्यो चाहिँ झन्डै दुई किलोमिटरको टाढोमा छ तपाईँ चाहिँ पहिला यसो गर्नुहोस् अब कहाँ जानुहुन्छ पहिला त्यहाँबाट बजार आएर चाहिँ एउटा चाहिँ जस्तै अब उत्तरपूर्व नै भनौँ उत्तर दक्षिण नै भनौँ न उत्तरमा तपाईँको डेलो डेलो हिल छ है अब दक्षिणमा चाहिँ अब बजारदेखि उकालो लाग्यो भने तपाईँको दुर्पिन गुम्बा पनि छ आर्मी छाउनी पनि छ एकदमै राम्रो छ तपाईँ अन्योलमा पर्नुहुन्न ल अन्त तपाईँलाई अरू केही सोध्नु छ कि हजुर अँ टुरिस्टहरूलाई भिजिट गर्ने चाहिँ यहाँ कालिम्पोङमा थुप्रै छ एकदमै नाम चलेको चाहिँ दुर्पिन र डेलो हो यहाँ चाहिँ सेभेन पोइन्ट सातवटा पोइन्ट छ त्यसमा चाहिँ तपाईँको एउटा आउँछ फुल नर्सरी पायोनरी एकदमै नाम चलेको छ एउटा त्यो प्रणामी मन्दिर छ त्यो चाहिँ बजारमुनि पर्छ तपाईँको झन्डै हिँडेर गयो भने दस मिनट गाडीमा गयो भने कति पनि टाइम लाग्दैन प्रणामी मन्दिर छ त्यहाँदेखि अन्त बजारभित्र चाहिँ बजारभित्र चाहिँ तपाईँको यो सपिङ कम्प्लेक्सहरू छ जुन चाहिँ हेन्डिक्राफ्टकोहरू यो टेडिसनल चिजहरू चाहिँ तपाईँले पाउन सक्नुहुन्छ अन्त त्यहाँदेखि चाहिँ कालिम्पोङदेखि चाहिँ अलिकति बाहिर जुन चाहिँ अब डेलोकै साइटमा पर्छ त्यहाँ चाहिँ अहिले थुप्रो नयाँ नयाँ गुम्बाहरू बनिएको छ जस्तै अब साके गुम्बाहरू भन्छ यो डुक्पा गुम्बाहरू थुप्रै छ अहिले त यो टुरिस्ट स्पटहरू निकै थपिँदै जाँदैछ नि तपाईँको त्यसको लागि जहाँ जहाँ जानुहुन्छ त्यहाँ होमस्टेहरू पनि निकै भेट्नु सक्नुहुन्छ हजुर तपाईँले जुन चाहिँ यो टुरिस्ट स्पट जानुहुन्छ तपाईँ डेलो तपाईँ इन्फर्मेसन सबैको पाउनु सक्नुहुन्छ त्यसको लागि केही सुर्ता गर्नुपर्दैन ल हवस् हुन्छ